हजुर भन्नु होस् न ए हजुर हजुर त्यहाँ माथि उयोको है के पो त्यो त्यो चौ चौतारा माथि होइन तपाईँ हजुर ल्या होइन नि हामी त अहिले खै के भएको छ म त दुधहरू त राम्रैसँगले समाल्छु हामी त बरु भन्दा महँगो नै

होइन नि हौ बासी दुध त कसरी नि हौ हामी त अन्त बिहान हाम्रो त अन्त गाहकीहरू धेरै छ दुधहरू हामी अलिक राम्रै नै बेच्छौँ र गाहकीहरू धेरै छ र अब हाम्रो दुधहरू ज्यादा बाँच्दैन बाँच्यो भने पनि घरमा नै हामी खाइसकि हाल्छौँ त्यो बासी दुध भन्ने त हाम्रो ट्याक्कै नै हुँदैन अब होइन नि हामी त्यसो होइन न दिदी अब तपाईँहरूकोमा नानी छ हाम्रो पनि नानी छ हामीलाई पनि याद हुन्छ नि हो अनि अब दुध त हामी त राम्रो नै उयो गर्छौँ गाईहरूलाई पनि रेगुलर नै अब महिना महिनामा नै हामी डाक्टरहरू नै बोलाएर सबै अब चेकअपहरू गर्छु इन्फेक्सनहरू त हुँदैन हामी त अब हामी अब बाहुन पर्यौँ अन्त अब त्यो परे पछि त अब हामी त अब गाईलाई त माताजतिकै नभए भगवान् जतिकै नै गर्छौँ अन्त त्यस्तो हुन दिदैनौँ हामी बिमारहरू त हुनु दिदैनौँ भयो भने पनि दुधहरू नै ल्याउँदैनौँ हामी बरुभन्दा अब गाहकी सबै गाहकीहरूलाई अब दुध किन ल्याएनौँ भनेर कल गर्छ धेरै पल्ट अन्त हामी अब इन्फेक्सनहरू भएको छ भनेर भन्छौँ तर पनि अब एक पल्ट अब तपाईँको अब उयोको लागि नै सान्तावनाको लागि त हामी अब चेक चाहिँ गरिदिन्छौँ तर अहिलेसम्म चाहिँ केही चाहिँ भएको छैन

ए हजुर ए हुन्छ दिदी हुन्छ दिदी हामी हेरिदिन्छौँ नि ल तपाईँको अब नानीहरूको अब केही उयो छ भने खर्चहरू भयो भने हामी नै गरिदिन्छौँ अब हामीलाई गरेको हो भने चाहिँ हामी ए हुन्छ हुन्छ हुन्छ म भोलि भयो भने तपाईँहरूको घर आउँछु नि नानीलाई पनि हेरिओरि जान्छु हुन्छ हुन्छ